यो भारतवर्षमा धर्महरू त अब थुप्रै धर्म छन् बुद्धिस्ट हिन्दू सिख भयो अरू धर्महरू कतिवटा कुरो त अब धर्महरू त खै त्यति जानिँदैन पनि भन्नु पनि सकिँदैन पनि थुप्रो धर्महरू छ तर अब उनीहरूले अब मेरो धर्म नै ठुलो अर्कोले मेरो धर्मै ठुलो भन्नेपट्टि बाझ्यो जुझ्यो गरिरहेको छन् तर यो धर्म विषय लिएर चाहिँ अब धर्म भनेको कुरो चाहिँ सबैले एउटै सम्झेर चाहिँ सबै मिलजुल गरेर बसेर आफ्नो आफ्नो धर्महरू चाहिँ मानेर मेरो धर्म तेरो धर्म यस्तो उस्तो नभनेर आफ्नो आफ्नो धर्म मानेर बसेर चाहिँ यो मिलजुल गरेर बसिदियो भने चाहिँ राम्रो लाग्छ मलाई चाहिँ